हेलो हेलो हेलो सुन्नु हुँदैछ तपाईँँकोमा नि अहिले हालैमा अर्ग्यानिक फ्रेस सब्जीहरू के छ होला हौ होइन विशेष गरेर है एक दुई दिनमा मेरो है भतिजको है एउटा बर्थडे पार्टी छ है एउटा त्यो बर्थडे पार्टीमा चाहिँ मलाई अलिकति है एउटा सब्जीहरू चाहिएको थियो है के कसो रेटमा छोड्नुहुन्छ है त्यो विषय लिएर चाहिँ अलिकति जानकारी मलाई दिनुहोस् नि

हजुर तपाईँकोमा त्यो गाजरहरू पाइन्छ गाजरहरू के अर्ग्यानिक गाजरै होला है त्यो है हजुर हजुर ए ए हजुर हजुर एकदम है हजुर हजुर हजुर म तपाईँलाई नि यो मलाई चाहिँ विशेष अलिक सामग्री चाहिँ अलिक ज्यादै मात्रामा चाहिएको है अलिक ठुलै एउटा पार्टी सेलिब्रेसन गर्दैछौँ अन्त मलाई अलिकति दाममा चाहिँ तपाईँले मिलाइदिनु पर्यो है हजुर हजुर तपाईँको त्यो सब्जी दोकानमा नि हाम्रो यता लोकल मसरुम पनि छ मसरुम पनि पाइन्छ ए दाल दालहरूमा के के छ हजुर हजुर हजुर है अँ त्यही त मैले एउटा हजुर त्यसको लागि त्यही तपाईँकोमा सोधेको नि के कस्तो के कति सामग्री छ है त्यही हिसाबले नै एउटा मैले लिस्ट बनाउनु पर्यो है अन्त के कस्तो लाग्छ यहाँ हाम्रो अब ए हुन्छ हुन्छ हुन्छ अलिक अलिक दाममा चाहिँ मिलाइदिनुहोस् म तपाईँलाई है यो यही नम्बर तपाईँको है म यसमा वाट्सएपमा एउटा लिस्ट पठाउँछु नि है के के सब्जी चाहिँदो रहेछ है म तपाईँलाई त्यो लिस्ट पठाएर तपाईँलाई पैसा पनि म तपाईँलाई अहिले त गुगल पे पनि हुन्छ है त्यो गुगल पेद्वारा म तपाईँलाई गरिदिन्छु नि ल हुन्छ धन्यवाद है